अब यहाँको उप्लब्धि अब भनौँ हाम्रो हस्पिटलहरू भनौँ यी गाउँमा त हामी चियाबगान मजदुर भएर बसि आएको छौँ र हाम्रो कम्पनीले राखिदिएको एउटा सानो हस्पिटल छ पन्ध्र सोह्र बेडे र त्यसमा पनि कोही बेला कोही वर्षमा त अटी नअटाई भएर त्यहाँबाट पनि रेफर गरेर दार्जिलिङ पठाइन्छ र दार्जिलिङमा पठाएपछि हामी कमान बस्तीको मान्छेहरूलाई रोगीहरूलाई त्यहाँ अति नै असुविधा पर्न जान्छ कान किनकि कमान बस्तीको मन्छेहरू कति टाठो बाठो हुँदैनन् कुन डाक्टर कुन कुन सिस्टर धाईहरू नर्सहरू को को हो उहाँलाई अब हामी चिन्न सकिँदैन र त्यसले गर्दा हामीले कतिवटा त्यो दार्जिलिङ सदर हस्पिटल लगिसकेपछि पनि हामीलाई कतिवटा असुविधा छ सुविधा भए पनि त्यहाँ बस्ने त्यहाँको असल उपचार गर्ने अब हाम्रो ती नर्स दिदी बहिनीहरू डक्टरहरू हुन्छ उहाँहरूले हामीलाई त्यति साह्रो राम्रो नहेरेको जस्तो के हामीले पाउनु पर्ने सुख सुविधा जनताले पाउनु पर्ने बिमारीले पाउनु पर्ने सुख सुविधा हाम्रो ती सदर हस्पिटल नभएको जस्तो हामीलाई महसुस भइरहेको छ